ए म योगा कक्षातिर गएको थिइन तर अब योगा चाहिँ मैले टिभीतिर हेर्दै सिकेको अन्त अब घरमा अब योगा गर्दाखेरि चाहिँ अब धेरै अब हाँस पनि उठ्थ्यो अन्त अब मजा पनि आउँथ्यो अन्त योगाले अब धेरै अब जिउलाई पनि स्वास्थ्य बनाए